विशेष मलाई चाहिँ कला तथा संस्कृतिलाई संरक्षण गर्ने प्रयासमा चाहिँ कलाकारहरूको भूमिका चाहिँ एकदम मुख्य लाग्छ किनिक कलाकारहरूलाई चाहिँ मानिसले जनताले उनीहरूलाई हेर्ने गर्छ उनीहरूलाई फलो गर्ने गर्छ उनीहरूलाई उनीहरूको कुरालाई अनुसरण गर्ने गर्छ तर आम जनसाधारणको कुरालाई त कसैले पनि विशेष महत्त्व दिएको जस्तो मलाई लाग्दैन तर जब कुनै कलाकारले कुनै पनि गायकले कुनै पनि नृत्यकारले अनि कुनै पनि एउटा एक्टर एक्ट्रेसले स्टेजमा आएर वा त फिल्मतिर आफ्नो प्रस्तुति दिने गर्छन् त्यो कुरालाई जनसाधारणले एकदम धेरै मात्रामा अनुसरण गर्ने गर्छन् जस्तै कुनै एउटा साहरुख खानले एउटा कुनै पर्फ्युमको एड गर्यो अरे कुनै कस्मेटिक्सको एड गर्यो त्यो जनसाधारणले हामीम साहरुख खान जस्तै हुन्छ साहरुख खान जस्तै बनिन्छ होला भन्ने त्यो एउटा सोचले नै त्यो सबै पर्फ्युमहरू त्यो कस्मेटिक्सहरू प्रयोग गर्ने गर्छ त्यसरी नै कलाकारहरूले यदि आफ्नो कुनै सङ्गीत गायक सङ्गीत गाउँदा गायकहरूले गीत गाउँदा त्यस समय कुनै लोकगीत होइन लोक आधुनिक गीतहरू गाए भने त्यो गीतहरू जनसाधारण समक्ष पुग्छ अनि जनसाधारणले फेरि पनि लोकगीतको महत्त्वलाई लोकगीतको त्यो मिठास त्यो धुनलाई उनीहरूले रसास्वादन गर्छ अनि त्यस पश्चात् फेरि उनीहरूले त्यो गीत युट्युबमा खोजेर हुन्छ के गरेर हुन्छ सुन्ने गर्छ त्यसरी नै त्यो लोकगीतको व्यापकता बढेर जान्छ यही कुरा लोकनृत्यमा पनि आउँछ जस्तो लोकनृत्यमा कुनै पनि नृत्यकारहरूले मारुनी गीतमा नाच्यो अरे कुनै कौडामा नाच्यो अरे त्यस समय जनसाधारणले उनीहरूलाई हेर्छ अनि जनसाधारणले हेरे पछि उनीहरूले एउटा प्रभाव पर्छ अरे यो गी नृत्य यस्तो पनि रमाइलो हुँदोरहेछ हामीले अहिलेसम्म नहेरेका रहेछौँ भन्ने भाव उनीहरूलाई आउँछ उनीहरूले फेरि त्यो कुराको अनुसरण गर्ने गर्छ होइन त्यस्तै मैले त्यसरी नै मैले कलाकारहरूले जति पनि एक्टर एक्ट्रेस गायक गायिका नृत्यकारहरू हुनु हुन्छ उनीहरूको भूमिका चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ